आठ सौ अस्सी एक सौ चालिस पाँच हजार पाँच सौ नब्बे आठ हजार छ सौ अस्सी एघार हजार आठ सौ पच्चिस